यो पुमा सोरुम हो ए होइन मलाई एउटा कम्फर्टेबल खाले जुत्ता चाहिएको थियो कि मलाई चाहिँ के छ भने मेरो यो खुट्टामा घाउ भएकोले गर्दा क्या अन्त खुट्टामा घाउ भएकोले गर्दाखेरि मलाई चाहिँ एउटा कम्फर्टेबल खाले जुत्ता चाहिएको थियो अन्त हजुर होइन म मलाई चाहिँ अहिले म त आउन सक्दिनँ खुट्टामा घाउ छ त्यसले गर्दाखेरि अन्त त्यसले गर्दाखेरि कस्तो खाले अब पोसिबल होला तपाईँसँग त्यो जुत्ता लिनु ए हजुर कतिसम्म रेन्जको छ होला तपाईँकोमा तपाईँको त्यो होम डेलिभरी हुन्छ होम डेलिभरी होम डेलिभेरी गर्नु सक्नुहुन्छ है ए मेरो एड्रेस म सुसन लामा है झोक्रे बालासन पिओ धोत्रे दार्जिलिङ म यही एड्रेसमा होम डेलिभरी गरिदिनु भयो भने म भएकोमा आइपुगि हाल्छ मलाई यस्तो गरिदिनुहोस् कि तपाईँले पाँच सौदेखि उकालोको भन्नु भयो है पाँच सौदेखि उकालोको हो भने साइज चाहिँ मलाई छ नम्बर चाहिन्छ हो हेर्दाखेरि अब अलिकति राम्रो खाले अब देख्दा सो फ्रन्ट सो चाहिँ राम्रो होस् न है पाँच सौको भने पछि साह्रै त्यस्तो हुन्छ होला होइन अलिकति राम्र आठ नौ सौसम्मको चाहिँ पठाइ दिनुहोस् न हजुर हजुर पच्चिस सौ ए हुन्छ हुन्छ विशेष चाहिँ मलाई चाहिँ अब अलिकति कम्फर्टेबल खाले अलिक राम्रै अब साह्रै पनि उयो नभएको क्या राम्रै खाल्के चाहिएको नि त